हेलो दार्जिलिङ ट्र्याभल हो यो ए अँ भाइ मलाई एउटा ट्याक्सी चाहिएको छ कि तर गाडी ठुलो हामी छजना छौँ कि छजनामा कुन कुन गाडी हुन्छ होला र होइन हौ त्यो स्प्यासियो त अलिकति मलाई अलिकति राम्रै गाडी भिआइपी गाडी चाहियो अलिकति लक्जरियस चाहियो किनभने नानीहरू छ है अँ इनोभा हुन्छ हुन्छ कहाँ जाने भनेको उता जाउँ भनेको हौ पेलिङ जाउँ भनेको कि भाइ पेलिङ सिक्किम हजुर कति छ चार्ज भाइ अहिले आम्मामामाम् त्यो त महँगो भयो नि हौ यहाँ मलाई अहिले एकजना भाइले अर्कै भन्यो अलिकति कम्ती भन्दैथ्यो अँ हुन्छ हुन्छ हुन्छ लु त्यतिमा गरिदिनु नि त ल मैले अब अलिकति कम्ती गरौँ न हुन्छ ड्राइभर फेरि मात्ने छैन होला नि अँ गाडी कुन चाहिँ रङको छ भाइ सेतो चाहिँ मलाई अलिकति सुट गर्छ हौ अँ सेतो ठिकै छ ठिकै छ ड्राइभर मात्दैन भाइ हुन्छ हुन्छ ल ल ल अलिकति होइन किन भन त नानीहरू छ कि त्यसले गर्दा हुन्छ भोलि बिहान बिहान सात सात बजी चाहिँ म मलाई पठाइदिनु नि गाडी ल अन्त ड्राइभरको नम्बर पठाइदिनु ल पेमेन्ट कसो गर्नु हुन्छ हुन्छ हुन्छ हुन्छ म तपाईँलाई गुगल पेद्वारा गरिदिन्छु नि ल पेमेन्ट ओके बिहान सात बजी ल भाइ ड्राइभरको नम्बर पनि मलाई छिट्टो सारू सेर गरिदिइहाल्नु है ल